जस्तो कि अब होइन अब यो दिनु हुन्छ सोफा कसले ब्ल्याङकेट दिनु हुन्छ कसले भाँडाहरू दिनु हुन्छ अनि कसले सोफा दिनु हुन्छ भाँडा दिनु हुन्छ होइन अनि कसले मन चाहियो भने बाइक पनि दिन सक्नु हुन्छ खाट अझ गोद्रेजहरू होइन अन्त थुप्रैहरू सोफा सेटहरू पनि दिनु हुन्छ अझ अन्त उयो पनि दिनु हुन्छ कसैले लुगा दिनु हुन्छ कसैले सर्टहरू होइन उयो दिनु हुन्छ अनि थुप्रै कुराहरू दिनु हुन्छ अनि कसैले मच्छरदानी दिनु हुन्छ कसले कोहीले नानीहरूको लागि होइन लुगा सान्सानो लुगाहरू दिनु हुन्छ कसैले थुप्रै कुराहरू दिनु हुन्छ अझ अरू अरूहरू पनि छ थुप्रैहरू कसैले थुप्रै कुराहरू दिन अझ उयोहरू दिनु हुन्छ कसैले सो उयो दिनु हुन्छ घाँटीमा लगाउने नेक्लेसहरू दिनु हुन्छ कसले थुप्रै चुराहरू के अरे ब्रेसलेटहरू दिनु हुन्छ अझ थुप्रैहरू कुराहरू दिन्छन् हरएक कुरा